हेलो हेलो होटेल म्यानेजर बोल्नु भएको ए हजुर मेरो अब कुनै उयो कुयो क्वेरिजहरू थियो कि अब मैले मात्रै उयो रुम नम्बर सेभेन जिरो एटबाट बोलेको है है अनिखेरि म चाहिँ एक दुई दिन अगाडि नै म सिक्किमबाट आएको मैले यहाँनिर प्रायः उयो टोय ट्रेनहरू अब उयोदेखिको लिएर त्यो अब प्रायः मैले यहाँ जगाहरू घुमिसकेको छु दार्जिलिङमा अनि मलाई अब केही कुराको त तपाईँलाई अब केही ठाउँहरूको जानकारी चाहिँ मलाई चाहिएको छ तपाईँलाई गाइड गरी दिनु हुन्छ भन्ने चाहिँ अब त्यसै कल गरेको हजुर हजुर त्यो म्युजियमहरू एक एक दुइवटा भनिदिनु होस् न

हजुर हजुर सुन धेरै सुनेको

ए ए उयो त्यो म्युजियमहरूमा त कस्तो खाले उयोहरू छ आर्टिफ्याक्ट्सहरू छ हजुर

ए हजुर ए हजुर होइन मलाई त्यही अब म्युजियममै इन्ट्रेस्ट लागेको थियो कि म प्रायः त्यो जूहरू पनि म पहिला घुमिसकेको हो अनि तपाईँ तपाईँ त पर्सनली जानु भएको छ त्यहाँ म्युजियमहरूतिर

ए हजुर उयो हजुर ए हजुर अन्त यहाँ होटेलबाट त अब गाडीहरू केही जाने छ त्यहाँ त्यहाँसम्म ए हजुर होइन त्यो त्यो म्युजियमहरू त कहाँ सिङमाारीपट्टि जानु पर्छ कि डालीपट्टि पर्छ

ए हुन्छ हुन्छ होइन यतिको लागि त म कल गरेको थिएँ कि होइन उयो धन्यवाद उयो तपाईँ अगाडि बोलाउनु हुन्थेन भनेर म कल गरौँ भन्दै थिएँ कि ए धन्यवाद हुन्छ हुन्छ ए हुन्छ हुन्छ थ्याङ्क यु फर योर इन्फर्मेसन थ्याङ्क यु थ्याङ्क यु थ्याङ्क यु